अच्छा मैले बजारबाट एउटा ग्यास किनेको थे त्यो ग्यास मलाई मन परेन त्यो ग्यासको मलाई स्टिलको त्यो बडी पनि अलिक कच्चा लाग्यो पहिलाकोभन्दा अलिक पातला आएको रहेछ बर्नरहरू त ठिक छ त्यसको पाइप मन परेन अन्तखेरि अलिकति सानो रहेछ फ्लेम कम्ती रहेछ त्यसैले भनेको